भारतमा मैले नेपाल दार्जिलिङ र सिक्किम बाइकमा भ्रमण गरेको छु र म तपाईँलाई पनि सिफारिस गर गर्छु कि तपाईँ पनि नेपाल यो दार्जिलिङ र सिक्किम बाइकबाट भ्रमण गर्नुहोस् किनभने त्यहाँको नजाराहरू निक्कै राम्रो हुन्छ हो म रङटङ पनि गएको छु बाइकमा पाहाडहरूमा चाहिँ बाइकमा हिँड्दाखेरि साह्रै रमाइलो हुन्छ